मैले बाइक मैले बाइक कुदाउँदाखेरि चाहिँ धेरै धेरै किसिमको बाइक कुदाएको छ मैले जस्तो कि बुलेट रोयल इनफिल्ड बाइक कुदाएको छ यस्तो यस्तो जग्गामा कुदाएको छ कि त्यतिखेर बाइक पनि तर्नु नसक्ने जग्गामा कुदाएको छ लद्दाखतिर भयो अफ रोड गर्छ हामीले भक्कु हाम्रो रोयल इनफिल्ड बाइकमा टुरहरू गर्छ टुरहरू गर्छ अनि त मैले हाम्रो बाइक हाम्रो बाइक आम्मै अफ रोड गर्छ राम्रो राम्रो बाटोतिर चलाउँछ पाहाडको हिल्सको बाटोमा चलाउँछ हामीले पाहाडको बाटोमा चलाउँछ खोला खोला खोलाको बाटोतिर हामीले अफ रोड गर्छ बाइकको बाइक अहिले बहुत सुविधा छ बाइक हाम्रो लागि चाहिँ ए जो कि जस्तो हामी बाइक लिएर हामी जहाँ पनि जानुसक्छ कुनै पनि ठाउँमा नचढ्ने जग्गामा पनि बाइक लिएर चढ्नुपर्छ यस यस्तो बाइक चाहिँ सुविधा छ हाम्रो लागि अनि त मेरो मनबाट बाइकलाई धन्यवाद छ बाइक मेरो लागि चाहिँ बहुत सुविधा छ बाइकले मलाई धेरै राम्रो गरेकोछ हामीले बाइकमा लद्दाख गएका थियौँ लद्दाखको टुरमा गएका थियौँ त्यतिखेर खोला नाला पाहाडको बाटोमा लद्दाख लद्दाखमा बाइकै नचढ्ने स्थिति आइसक्यो त्यतिखेर मेरो मेरो रोयल इनफिल्ड बाइक किनेको थियो त्यतिखेर नचढ्ने जग्गामा पनि बाइक चढ्यो मेरो रोयल इनफिल्ड बाइक चढ्यो अनि त मैले एक सयको स्पिडमा कुदाएको थियो उनीहरूलाई यसरी पार गरिदियो साइडबाट लिएर हिलो हिलो थियो नाला पनि स्पिड लग्यो पार गरिदियो अनि त स्पिडले पार गरिदियो अनि त हामी आफ्नो डेस्टिनेसनमा पुग्यो हामीले निकै बाटोतिर चढाएको छ बाइक अब जस्तो कि अब रोयल इनफिल्ड बुलेट बाइक जो छ र यो हामीले पाहाडमा भक्कु चलाएको छ कालेबुङतिर भयो उकालो उकालो बाटोमा चढाएको छ हामीले बाइक हाम्रो रोयल इनफिल्ड बाइक हाम्रो गाउँ वेस्ट बेङ्गल कालचिनीमा बहुत स्पिड कुदायो हामीले अब आफ्नो बाइक चाहिँ आफ्नो बाइकको माइलेज पनि थाहा छ कति हो कसरी चलाउन पर्ने इटिडी छ बाइकहरू पनि बाइक चाहिँ तिन लाखसम्म आउँछ राम्ररी जानु पाहाडको बाटोमा चढ्नुपर्छ मजाले पाहाडको बाटोमा चढ्छ मजाले अब उकालोतिर चाहिँ मजाले चढ्छ अफ रोडिङ गर्छ हामीले अफ रोडिङ गर्छ बाइकलाई एक सयको मिटरमा कुदाउनु सक्छौँ हामीले एक सय किलोमिटर पर घन्टा कुदाउन सक्छ हाम्रो बाइक जस्तो कि हामी कालिम्पोङ गएका थियौँ अस्ति बाइक टुरमा हामीले बाइक धेरै कालिम्पोङको उकालो उकालो जग्गा हुन्छ त्यस्तोमा जहाँसम्म गाडी पनि चढ्नु सक्दैन त्यो जग्गामा हामीले बाइक लग्यो साइकल पनि चढ्न सक्दैन बाइक कुदायो हामीले बाइक चाहिँ धेरै नै आव आवश्यकता छ हाम्रो लागि यसै अब खर्च पनि छ बाइकमा अब निकै खर्च छ तिन चार हजारको खर्च लाग्छ पुरै टुरको लागि कालि यहाँदेखिन् कालिम्पोङ जाँदा बाइकको लागि मात्रै अब खानु त दुरै छ औरै बात हामीले बाइक यस्तो स्पिड कुदाउँछ त्यो हामीले हेरेर कुदाउनुपर्छ उकालोतिर कसरी कुदाउनुपर्ने टेक्निकहरू हुन्छ बाइक कुदाउने वान गियरमा हुन्छ कि टु गियरमा हुन्छ कुदाउनुपर्छ हामीले बाइक जति भन्यो जति राम्रो अफ रोडिङ गर्नु सक्नुपर्छ हामीले बाइक जस्तो पनि बाटोमा परिस्थिति आउँदा कुनै मान्छे बिमारीहरू भएको बेलामा हामीले प्रस्तुति यो परिस्थिति इस देखेर नि हामीले बाइक नि पार गर्नुपर्छ उकालोतिर अनि त बाइक चाहिँ बाइक हाम्रो जीवनमा धेरै सुविधा छ हामीले बाइकबाट धेरै नै सुविधा पाउँछ अनि त बाइक चाहिँ हामी पाहाडको बाटोतिर चला चलाउने गर्छ विशेष यस्तै प्लेन बाटोतिर हामीले कुदाउँछ हामी पाहाडतिर बेसी बस्दैनौँ हामी आफ्नो लोकल गाउँ एरियामा बस्छ जो चाहिँ हाम्रो बाटो प्लेन हुन्छ जसमा चाहिँ बाइक चाहिँ राम्ररी कुद्छ जसमा चाहिँ बाइक चाहिँ मजाले कुद्छ तर पाहाडतिरको अलिक असुविधा हुन्छ बाइकहरू चढ्नुखोज्दैन बाइकले चाहिँ नि च चल्नुखोज्दैन त्यो चाहिँ बहुत अस असुविधा हुन्छ अनि त बाइक चाहिँ हाम्रो स्पिड कुदाउनुपर्छ त्यो भन्ने चाहिँ हैन आरामले जानु आरामले कुदाएर आफ्नो बाइक आफ्नो लाइफ चाहिँ सेफ भएर कुदाउनु पाहाडको बाटोतिर नि कुदाउँछ हाम्रो हामीले बेसी जस्तो बाइक चाहिँ हामीले पाहाडमा नै कुदाउँछ खोलातिर नि कुदाएको छ किचड हिलो भएको जग्गामा नि कुदाएको छ बाइक जसमा चाहिँ बाइक कुद्नै सक्दैन त्यस्तो बढी चिप्लोमा त्यो बाइक जो चाहिँ आरएक्स हन्ड्रेडमा खाँचो छ त्यो चाहिँ मजाले कुद्छ आरएक्स हन्ड्रेड बाइक भक्कु कुद्छ खोलामा खोलामा नि कुद्छ कुद्छ स्पिड कुद्छ आफ्नो अब अनुभवले मैले बताएको छु धन्यवाद